हेलो स्विगी मैले अघि पनि चिली मोमो चिकन स्टिम मोमो र चिकन सेप्टा अर्डर गरेको थिएँ र म फेरि त्यही अर्डर मलाई धेरै मनपरेको कारणले गर्दा दोर्याउन चाहन्छु र र म यो अर्डर पनि अघिकै कालिका रेस्टुरेन्टबाट अर्डर गर्न चाहन्छु र तपाईँले मेरो अघिको अर्डर अनुमानित समयमा नै डेलिभरी गरिदिनु भएकोमा म धेरै खुसी छु र साथै तपाईँको सेवा र यस रेस्टुरेन्टको खाना मलाई असाध्यै मनपऱ्यो